हाम्रो जाति र अन्य जातिसँग धेरै फरक छ किनभने हाम्रो नेपाली पोसाक दौरा केटा मान्छेले दौरा सुरुवाल पटुका ढाका टोपी लगाएको हुन्छ भने केटी छोरीहरूले छोरी मान्छेहरूले जहिले पनि अब ढाकाको साडी चौबन्दी चोलो नौगेडी तिलहरी र तिलहरी सिरबन्दी कानमा कानको सुनहरू यसरी लगाएको हुन्छ कपडा बारेमा यहाँका संस्कृतिहरूसँग हाम्रो बेग्लै हुन्छ किनभने यहाँ त अब धेरै जातिहरू बस बसोबासो गरेको छ र आफ्नो आफ्नो जातिमा आफ्नो आफ्नो पोसाक हुन्छ र हाम्रो चाहिँ अब यही नै हुन्छ ढाकाको ज ढाका साडी चौबन्दी चोलो सिरबन्दी तिलहरी र जस्तै कानमा कुन्डल यस्तै हुन्छन्